बागवानीमा प्रयोग गर्ने हामीले काँटा हो काँटाले चाहिँ हामी खन्छौँ माटोलाई खनेर त्यहाँबाट त्यसलाई समान पार्ने हो त्यहाँबाट खन्ती खन्तीले चाहिँ अब त्यो बागवानीमा बाँसहरू गाड्नु लागि खन्तीले माटो खनेर चाहिँ त्यसमा बाँसहरू गाडेर उयो गर्छौँ बिरुवाको लागि एउटा फरुवा फरुवाले चाहिँ माटो हामीले माटो त्यो जुन चाहिँ काँटाले खनेको हुन्छ त्यो माटो चाहिँ हामीले प्लेन पारेर त्यसमा चाहिँ बिरुवाहरू लगाउँछौँ कुटेले चाहिँ माटोहरू खन्नु माटोहरू कोट्याउनु त्यहाँबाट त्यसलाई चाहिँ मजाले अब बिरुवा रोप्नु लागि प्रयोग गर्छौँ कुटेले सा सानो खाले पारेर त्यहाँबाट छुरी छुरीले हामी त्यो सा सानो फुलहरूलाई चाहिँ पत्ताहरू उयो गरेर काटेर त्यो छुरी प्रयोग गर्छौँ काट्नुमा प्रयोग गर्छौँ त्यहाँबाट खुकुरी खुकुरीले चाहिँ बाँसहरू काटेर त्यसलाई छहारी लगाउनु त्यो फुल जहाँ चाहिँ जहाँ चाहिँ फुल रोपेको हुन्छ त्यहाँ छहारी लगाएर सिसाहरू ओढाएर ओढाउने प्रयोग गर्ने खुकुरीले चाहिँ काट काटेर बाँसहरू काटेर त्यसमा चोयाहरू चिरेर त्यहाँबाट बाँसमा छहारी लगाउने काम चाहिँ खुकुरी हो र हँसिया हँसियाले चाहिँ चारैपट्टिको झारजङ्गलहरू साफ गरेर फाँडफुँड गरेर त्यहाँ चाहिँ फुलहरू रोपन गर्छौँ फुलको बिरुवाहरू